यो कफी दोकान हो यो कफी दोकान हो के के पाउँछ अनि के के खाजाहरू पाउँछ हजुर ए कफी चाहिँ कफी चाहिँ ब्ल्याक टी हुन्छ कि दुधको हुन्छ कि ए म न नुनको चिनीको सबै खान्छु अनि त्यहाँनिर खाजाहरू पनि पाउँछ ए बनाइ दिनुहोस् न अन्त ए हुन्छ कति समय लाग्छ ए अलिक चाँडै गरिदिनुहोस् न ल मलाई वाइवाइ चाउमिनहरू बनाइ दिनुहोस् न चिया कफीहरू पनि खान्छु कि बिस्कुटहरू पनि पाउनुहुन्छ होला है

हजुर ल ल बनाउनुहोस् न ल हामी यहाँनेर दुई तिनजाना छौँ हजुर तिनवटा चिया बिस्कुट पनि ठिकै पारिदिनुहोस् न